मैले जीवनमा सिकेको एउटा महत्त्वपूर्ण कुरा चाहिँ के हो भन्दा चाहिँ हामीले जीवनसँग चाहिँ खेलबाड गर्नु हुँदैन रहेछ अस्ति मैले पानीमा भिजेर एनसिसीहरू खेलिबसे अब यस्तो डेन्जर भिजेँ हो म अब डल्लै होल बडी भिजेको थिएँ त्यहाँदेखि भेस्टहरूमा घुमि बस्ने हाफप्यान्टहरूमा घुमि बस्ने त्यहाँदेखि अस्ति हस्पिटल एडमिट भएर निमोनिया भएछ हो मलाई यस्तो साह्रो भयो बिहोसहरू भए बिहोसहरू भएर लडेँ बेसी हिट भएर बिहोस भएर लडेँ त्यहाँदेखि मलाई हस्पिटल लग्नु भयो मम्मीपापाले त्यहाँदेखि इडेनमा लग्नु भयो इडेनबाट पनि सारेर मलाई के भन्छ नर्थ बेङ्गाल मेडिका हस्पिटलमा लानु भयो मलाई त्यहाँ गएर चाहिँ हामीले चाल पायौँ निमोनिया भयो भनेर अन्त म एक हप्ता बसे त्यहाँ एन्टिबायोटिकहरू दियो अहिले पनि फुल रिकभरी भएर आएको छुइनँ म म अस्तिको के भन्छ स्याटरडे आइपुगेँ यहाँ अन्त मैले त्यहाँबाट सिके हामीले जीवनसँग चाहिँ खेलबाड गर्नु पर् हुँदैन रहेछ भनेर